पहिला ग्यास बाल्नु पर्छ अनि चामल केलाउनु पर्छ हो चामल केलाएर बसाउनु पर्छ अनि चामल पहिला ग्यास बसा ग्यास बाले त्यहाँदेखि चामल ल्याएर कुकरमा हालेर बसाउनु पर्छ त्यहाँदेखि एक सिटी लागेपछि भात पाकिहाल्छ खाना पाकिहाल्छ त्यहाँदेखि खाना पाकेर झारेर चढाउनु पर्छ त्यहाँदेखि सब्जी केलाउनु पर्छ सब्जी आफुलाई के मन पर्छ सब्जी इस्कुसको मुन्टा रायो साग अनि मुला हरू अनि दाल दाल भिजाउनु पर्छ त्यहाँदेखि पहिला त्यहाँदेखि सागहरू केलाएर ग्रेड गरेर ग्रेड गरेर पकाउनु पर्छ पाँच पहिला पाँचफोरन हाल्नु पर्छ हो त्यहाँदेखि तेल हाल्नु पर्छ त्यहाँदेखि प्याज हाल्नुपर्छ त्यहाँदेखि सब्जी हाल्नु पर्छ त्यहाँदेखि चलाएर चाहिँ छोपेर चाहिँ छोप्नु पर्छ त्यहाँदेखि दुई खेप जस्तो चलाएर चाहिँ पाक्छ हो झार्नु पर्छ झारेर त्यहाँदेखि चिकन चिल्ली बनाउनु पर्छ चिकन चिकन चिल्लीमा चाहिँ अब मसालाहरू पहिल्यै फिटाउनु पर्छ अनि फिटाएर चाहिँ उयो फ्राई गर्नु पर्छ फ्राई गरेर झारेर चाहिँ अनि मसालाहरू थुप्रो हुनु पर्छ

चिल्ली पाउडर चिल्ली मसाला धुलो मसालाहरू हुनु पर्छ त्यहाँदेखि मुछेर चाहिँ फ्राई गरेर त्यो चाहिँ साह्रो मिठो हुन्छ त्यसरी पकाएको चाहिँ हो अनि

खसीको मासु पनि त्यसरी नै बनाउँदा हुन्छ आफूलाई अब कस्तो खानु मन लाग्छ त्यसरी नै मसालाहरू हालेर फिटाएर खऱ्याए फ्राई गरेर पकाउन सक्छौँ हो अनि चट्नी चाहिँ कस्तो मन पर्छ भने पिरो मूलाकै भए पनि मूलाको झन् मिठो हुन्छ अनि छुर्पि हाल्नु पर्छ ग्रेड गर्नु पर्छ पहिला त्यहाँदेखि छुर खोर्सानी पिस्नु पर्छ त्यहाँदेखि मुछ्नु पर्छ त्यहाँदेखिको छुर्पि हाल्नु हालेर चाहिँ फिटाउनु पर्छ र चाहिँ असली मिठो हुन्छ त्यसलाई चाहिँ हो अनि दाल भिजाउनु पर्छ दाल भिजाएर धेरै अब दाललाई चाहिँ पानी चाहिन्छ कुकरमा हालेर चाहिँ तिन सिटीमा चाहिँ अब दाल पाक्छ त्यहाँदेखि दालमा तातो पानी हालेर चाहिँ फिटाएर असली राम्रो हुन्छ अनि धेरै खानाहरू सबै तयार हुन्छ र हामीले खानाहरू चाहिँ खान सक्छौँ